अन्त काम भन्दाखेरि म पढिरहेको छु फिलहाल त्यो हो काम मेरो अन्त त्योभन्दा अर्को कुरा चाहिँ मैले अहिले आर्मी पल्टनमा ट्राई गर्दैछु है त्यसको लागि तयारी गर्दैछु अन्त अरू कुरा चाहिँ मलाई गेमहरू गेमहरू खेल्नु मन लाग्छ हो अन्त बाइकतिर घुम्नहरू मन लाग्छ त्यही टुरिङहरू एडभेन्चरहरू गर्नु मन लाग्छ साथीभाइसँग घुम्नु मन लाग्छ अन्त अरू पनि छ त्यति साह्रो त्यही त ठिकै छ